मलाई चाहिँ एकदमै मनपर्ने एकदम खास मेरो लागि चाहिँ खाना चाहिँ मोमो हो मलाई मोमो चाहिँ पुरा मनपर्छ त्यो पनि अब मम्मीले बनाएको आमाले बनाएको मनपर्छ अन्त त्यो खाना चाहिँ मलाई घरमै एकदम सबैसँग बसेर बाजे बज्यू आमाहरूसँग बसेर खानु मनपर्छ क्या हो सबैसँग अझै मलाई आमा अझै छ दादा दाजुहरू किनभने हामी चाहिँ एकदम मोमोको कम्पिटिसन खेल्छ मोमो च्यालेन्जहरू गर्छ घरमा सो त्यसै मेरो फेभ्रेट खाना चाहिँ मोमो हो